विशेष भन्नुपर्दा चाहिँ है मेरो घरमा चाहिँ एउटा तपाईँको अब एउटा पूजा थियो पूजामा चाहिँ है एउटा वाचिपा बनाउनु पर्ने एउटा हाम्रो अब जातीय एउटा हाम्रो पुर्खौली अब पूजामा है एउटा पूजामा चाहिँ एउटा खाना बनाउनु पर्ने मेरो एउटा थियो जस्तो अब वाचिपा हाम्रो राईको चाहिँ अब वाचिपा चाहिँ अब बनाउनै पर्छ एउटा हाम्रो पूजा कुल पित्र गर्दाखेरि चाहिँ है त्यसमा चाहिँ अब मलाई मो फर्स्ट पहिलोपटक बनाएको थिएँ है तर अब त्यसमा चाहिँ अब धेरै मैले अब कठिनाईहरू सही ढङ्गमा है सही प्रकारले पकाउनु सकिनँ है त्यसमा चाहिँ अब मैले चाहिँ अब साथीलाई कल गर्नुहरू पनि अब फोन लागेन त्यतिबेला है र मैले चाहिँ अब यूट्युबबाट चाहिँ यूट्युबमा हेरे है वाचिपा कसरी पकाउनुपर्छ भन्ने विषयलाई दस पन्ध्र मिनट हेरेर है त्यहाँबाट मैले अब धेरै ज्ञानहरू सिकेँ सिके वापद मैलै त्यसमा चाहिने सामाग्रीहरू जस्तै तपाईँको अब एउटा वाचिपा बनाउनुको लागि चाहिँ तपाईँको एउटा चामल है त्यसको अब मासुहरू अब सानो सानो बनाएर अनि त्यसलाई अदुवा अनि तपाईँको त्यसलाई चाहिने सामाग्री अब अदुवा चाहियो है लसुन जिरा त्यही सामाग्रीहरू भेला पारेर चाहिँ मैले बनाउन सकेँ र म यो सक्षम पनि भएँ त्यो बनाउनु है र आफ्टर त्यो बनाइसकेपछि चाहिँ मैले अब खाएँ र सबै साथी भाइहरूले मिठो मानेर खायो है र मैले अब त्यो एउटा वाचिपा बनाउनुको लागि चाहिँ एउटा युट्युबको सहायता एउटा युट्युबलाई फलो गरेर चै एउटा बनाउनु चाहिँ मैले अब सफल बनेँ